भाँडाकुँडा धुने प्रकियाबारे बताउँदाखेरि चाहिँ अब त्यही हो हामी नेपालीहरूले चाहिँ भाँडाकुँडा चाहिँ एकदमै है खासै गरी धुधाँखेरि चाहिँ अब लोकल भाषामा भनौँ भने जुन चाहिँ त्यो कालो साबुन हुन्छ है कालो साबुन र स्टिल झुटले चाहिँ हामी धुने गर्छौँ किनकि कालो साबुन र स्टिल झुटले चाहिँ धुँदाखेरि भाँडाहरू चाहिँ एकदमै जुन विशेष गरी सिलभरको भाँडाहरू छ भने एकदमै टल्किन्छ है एकदमै राम्रो देख्छ र प्रायः सबैले चाहिँ अब साबुन कालो साबुनै चलाउँछ है अनि तेल लागेको भाँडाकुँडाहरू सफा गर्नका लागि चाहिँ विशेष गरी हामीहरूले चाहिँ त्यो जुन चाहिँ भीम बार पाउँछ नि साबुन त्यो भीम बार पनि चलाउँछौँ किनकि त्यो भीम बारले चाहिँ एकपल्ट झुटसँग चाहिँ त्यो भाँडा तेल लागेको भाँडाकुँडाहरू धुयो भने चाहिँ एकैतालमा तेलहरू सबै स्याँईसुट्टै सफा हुन्छ जाइहाल्छ तेलहरू है यसले गर्दा त्यो तेल लागेको भाँडाकुँडामा चाहिँ भीम बार साबुन चलाउन एकदमै सजिलो हुन्छ र अरू भाँडाकुँडाहरू धुँदाखेरि प्रायः जस्तो हामीले चाहिँ त्यो कालो साबुन र स्टिल झुट नै चलाउने गर्छौँ